थाहा छ मलाई कपिल देवले हाम्रो भारत देशलाई वर्ल्ड कप जिताएको थियो सेभेन्टिन सेभेन्टी टुमा अनि पिच्छे एमएस धोनीले पनि जिताएको थियो अनि धेरै मानिसहरूले पनि हाम्रो इन्टरनेसनल नेसनल गएर एकदमै ट्रफीहरू जितेको छ वर्ल्ड कप अनि एकदमै अरू पनि कुरोहरूमा ट्रफी जितेको छ